अब हामी चाहिँ गुवाहरू त अब गुवा रोप्छौँ अब मेवाहरू पनि छँदैछ अब सुन्तलाहरू पनि रोप्छौँ अनि फुलहरूमा त थुप्रो रोप्छौँ केमेलिया रोपेको छौँ रोप्छौँ अब त्यहाँ धेरै दिन अडिने के अरे अर्किडहरू पनि छ मनी प्लान्टहरू गदावरी जेरेनियम अब यस्तो अब ग्राङ के अरे अर्किडहरू हौ त्यस्तोहरू रोप्छौँ अब तिनीहरूलाई पनि त्यसरी नै लगाउनुपर्छ के अरे मल पानी सयपत्री मखमली हो त्यस्तोहरू रोप्छौँ अन्त त्यस्तोहरू मनपर्छ हामीलाई चाहिँ अब त्यो त अब सधैँभरि हामीले लगाइरहेको कुरो हो सयपत्री गदावरी मखमली जेरेनियम